हामी चाहिँ बुद्धिस्ट हुँ र हाम्रा बुद्धिस्टको धर्ममा चाहिँ त्यति ज्ञान नभएर पनि अब बुद्धिस्टको धर्म चाहिँ मलाई अति नै मनपर्छ सानैदेखिन् मैले बुद्धिस्ट धर्म चाहिँ मलाई इच्छा लाग्थ्यो हुनु त म सुब्बा हो सुब्बादेखि अहिले उइस हिन्दूदेखि बुद्धिस्ट भयो तर हिन्दू धर्म चाहिँ अब मलाई त्यति मन पर्दैन हो हुनु त म पहिला हिन्दू धर्म थिएँ हिन्दूदेखि बुद्धिस्टमा आएँ बुद्धिस्टको चाहिँ प्रत्येक कुरोहरूमा चाहिँ मलाई मनपर्छ बुद्धिस्टमा के छैन कसैलाई कसैलाई करकाप गर्दैन कसैले यति लेउ उति लेउ यति दिनु पर्छ भन्ने बुद्धिस्टमा छैन र हामी बुद्धिस्टमा चाहिँ हामीले यो धर यसरी मरौ परौ पऱ्यो भने पनि हामीले बार्दैनौँ किनभने बुद्धिस्टमा के त्यो बार्ने ओर्ने दुःख छैन हामीलाई चाहिँ हामी चाहिँ पुरै अब खाना साना खाएरै हामीले उनीहरूको के रे मर्नेको काज क्रिया पनि हामीले गर्छौँ तर त्यो त्यो चाहिँ हामीलाई मलाई मलाई चाहिँ मनपऱ्यो किनभने एकातिर दुःख भइरहेको हुन्छ आफूलाई शरीरलाई पनि दुःख मनलाई पनि दुःख भइरहेको हुन्छ त्यतिबेला अझै बारेर बारेर लखतरान भएर चाहिँ हामीले त्यो धर्म गर्न सक्दैनौँ किनभने हामीले चाहिँ म्हानी गर्छौँ राम्रो राम्रो पाठहरू पढेर त्यो के रे मर्नेको उयेसलाई चाहिँ त्यसरी दिनुले गर्दा मलाई चाहिँ यो बुद्धिस्ट धर्म अति नै मनपऱ्यो बुद्धिस्टमा चाहिँ हामीले कसैलाई पनि नराम्रो होच्चाएर बोल्नु सक गर्दैनौँ अहिंसाको उयेस गर्दैन काट मार गर्दैनौँ त्यही कारणले चाहिँ यो बुद्धिस्ट धर्म चाहिँ हामीलाई त्यस्तो लाग्छ अब